थैट अस्ति सिलगडी जाँदाखेरि सेमसङको पावर ब्याङ्क किनेको कि के हो नि हो न फोन पनि राम्रो चार्ज गर्दैन हो हन्ड्रेड एमएचको ब्याट्री छ भनेर किनेको ए थाउजन्ड एमएचको ब्याट्री छ भनेर किनेको हो राम्रो रहेन रहेछ नि हो बित्थाको लाग्यो ल राम्रो पनि नचल्दो रहेछ चार्ज पनि ढिलो न ढिलो उठाउँदो रहेछ केटा हो त्यो पावर ब्याङ्कहरू किन्नु भन्दा पहिला चाहिँ राम्रोसँग बुझेर खालि किन्नु है म त फँसिए नि हो यो सामान किनेर म चाहिँ बेकार भए नि त्यो त अहिले नानीहरूको खेलौना भएर मैले त त्यतिकै राखी राखिदिएको छु ल चलाएको नि छैन